हुनु त हुन्छ है म बेसी योगाहरू चाहिँ गर्दिनँ है तर चाहिँ एउटा अब जस्तै बिहान उठेर चाहिँ एउटा योगा चाहिँ अब गर्छु है त्यो चाहिँ हुन्छ नि एउटा नाकबाट एउटा नाक बन्द गरेर अर्को नाकबाट सास लिने है फेरि अर्कोबाट छोड्ने हुन्छ नि है अब यो चाहिँ गर्छु बिहान उठेर पद्मासन लिएर अन्त यो मात्रै गर्छु म अनि यो गर्दाखेरि चाहिँ अब मलाई अब शान्ति फिल हुन्छ हुन्छ नि अब जस्तै मानसिक भयो है स्वास्थ्यमा है धेरै अब राम्रो भएको जस्तो शान्ति फिल हुन्छ म चाहिँ अब यो त्यति मात्रै चाहिँ गर्छु त्यो चाहिँ एकदमै कन्टिन्यु नै गर्छु